हाम्रो नजिकैको विद्यालय या कलेजहरू भन्नुपर्दा भने हाम्रोमा सोनादा छ अनि जोरबङलामा छ अब त्यहाँनिर त्यति सब्जेकहरू छैन है पोलिटिकल साइन्स जोग्राफी त्यही एमबिए बिए गर्नु पऱ्यो भने त हामी बाहिर नै जान पर्छ र अब दार्जिलिङमा त्यस्तो उयो छैन कि अब यहीँ पढ्नु पर्ने हामीले त्यो मास्टर्सहरू कतिवटा सब्जेक्टहरू पढ्नका लागि हामी बाहिर नै जान पर्छ